अब विशेष गरी ग्रामीण क्षेत्रका कृषकहरूले सामना गर्नुपर्ने चुनौतीहरू चाहिँ धेरै छ अब लगाएको फसलको समयमा अब मौसम परिवर्तन हुन् हुन्छ अब पानी चाहिने त्यो लगाएको कृषकहरूले लाएको अन्न बालीमा पानी चाहिने हुन्छ त्यतिबेला पानी परिदिँदैन खडेरी लाग्छ यसले पनि अब लगाएको कृषकहरूले लगाएको खेतीपातीमा एकदमै नोक्सान हुन जान्छ कुनै कुरो अब मकैहरू छरेको बेलामा यो असिना बर्सिँदाखेरि त्यो मकैहरू भएन आँपहरू लगाएको हुन्छ अब आँपहरू फलफुलहरू लगाएको त्यो फुलमै नै असिनाको बर्षा बर्षाले नोक्सान गराउँछ यस्तो चुनौतीहरू छ र न अब कतिपय समयमा चाहिँ एकदम कृषकहरूले निराशाजनक नै अब कतिवटा कुरोहरू सामना गर्नुपर्छ मौसम परिवर्तन हुँदाखेरि पनि अब त्यस्तो हुन्छ अब खडेरी पर्नु गयो भने पनि अब लगाएको कुरोहरू उम्रिँदैन समयमा र त्यसले फलहरू पनि राम्रो दिँदैन र नोक्सानी भोग्नुपर्छ यसरी नै किसानलाई अब कतिवटा त तालिम दिए पनि त्यसको औजारहरू समयमा प्राप्त हुँदैन त्यो औजारहरू प्राप्त नहुँदा पनि उनीहरूले कतिवटा कुरो सठिक ढङ्गले गर्न पाउँदैन अब कतिवटा अब त्यो के अरे लगाएको खेतीमा किराहरू लाग्ने गर्छ कतिवटा कुरो दबाईहरू अब सरकार पक्षबाट अब समयमा पाएन भनेदेखि त्यसले पनि अब नोक्सानै गराउँछ तर कृषकहरूले कृषि गरेर जीवन यापन गर्नु पनि धेरै चुनौतीहरू सामना गरिरहनु परेको चाहिँ हामी देख्छौँ ग्रामीण क्षेत्रमा त्यहीकारणले कृषकहरू पनि अहिले शहरीकरण भइरहेको छ गाउँमा किसानहरूले खेतीपाती गर्नु एकदम जटिल भइरहेको चाहिँ हामी देख्छौँ यस्तै कुरोहरू नै छ कतिवटा यो हामीले हेर्नु पर्दाखेरि